हाम्रोतिर चाहिँ अब कुखुरा दुई प्रकारको पाल्छ होइन एउटा चाहिँ पोल्ट्री भयो अन्तखेरि एउटा चाहिँ देसी कुखुरा हुन्छ त्यो पनि पाल्छ होइन अब मैले मैले चाहिँ अब देसी पनि धेरै नै पालेको होइन थुप्रो पालेको छु मैले देसी कुखुरा पनि अन्त त्यसमा चाहिँ पोल्ट्री पनि पालेको छु होइन पोल्ट्रीको लागि चाहिँ अब एक्लैले भ्याउँदैन मान्छे राख्नु पर्छ होइन अब ठुलो खोर बनाएर पाल्नु पर्छ त्यसको लागि चाहिँ ठुलो खोर बनाएर दिउँसो त देखिहाल्छ आँखा होइन राति आँखा देख्दैन तिनीहरूले तिनीहरूलाई चाहिँ खुवाउनु पऱ्यो दिन रात खानु पऱ्यो नि त छिटो बढ्नुको लागि बिजिनेसको लागि अब होइन त्यसले गर्दाखेरि चाहिँ राति बत्ती बालेर चारो दिनु पर्छ टाइम टाइममा पानी दिनु पर्छ फेरि सानो बच्चा हुँदाखेरि त्यसलाई ग्लुकोज पानी दिनु पर्छ है ग्लुकोज पानी दिनु पर्छ त्यहाँदेखि अलिक ठुलो बढ्दै किन ग्लुकोज पानी चाहिँ किन भन्दाखेरि तिनीहरूलाई चाहिँ चारो बेसी खाएकाले गर्दा बोसो ज्यादा हुन्छ त्यसले गर्दा डिहाइड्रेसन हुन्छ होला भनेर चाहिँ भनिँदो रहेछ त्यसले गर्दा ग्लुकोज पनि दिनु पर्छ अन्तखेरि दिनमा तिन टाइम चार टाइम चारो दिनु पर्छ फेरि चारो पनि पुरा महँगो छ पोल्ट्रीको त होइन दाम चाहिँ अलिक कम्ती नै छ पोल्ट्रीको अन्तखेरि थुप्रो अब फार्म बनाएर खोलेर फार्म खोलेर पाल्यो भने चाहिँ चार पाँचजनाको परिवार चाहिँ आरामले पालिन्छ पाल्नु सकिन्छ होइन अन्त त्यसले गर्दा चाहिँ मेरो चाहिँ बिजिनेस चाहिँ भनौँ अब मेरो व्यवसाय त्यही हो कुखुरा पाल्ने अन्तखेरि बस्तीको कुखुरा चाहिँ अब जस्तो लोकल कुखुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो चाहिँ अब ढिलो बढ्छ लोकल चारो नै खुवाउँछ जस्तो गहुँ भन्यो च्याँख्ला यस्तो दिएर पाल्नु पर्छ त्यसलाई चाहिँ अन्तखेरि ढिलो पनि बढ्छ होइन त्यसको चाहिँ अन्डा पनि राम्रो दाममा बिक्री हुन्छ त्यसको मासु पनि धेरै महँगो दाममा बिक्री हुन्छ पोल्ट्रीको अब पोल्ट्रीको कम्पेयरमा चाहिँ धेरै महँगोमा बिक्री हुन्छ होइन त्यसको चाहिँ पुरा डिमान्ड पनि हुन्छ तर त्यसको लागि धेरै टाइम लाग्छ बेच्ने जस्तो बेच्नु टाइपको बनाउनुको लागि चाहिँ अब एक वर्ष जस्तो लाग्छ आठ नौ महिना एक वर्ष लाग्छ एउटा बस्तीको कुखुरालाई पाल्नु पालेर बेच्नुको लागि चाहिँ अब पोल्ट्री चाहिँ दुई महिना हरूमा निस्कन्छ दुई महिनाहरू निकाल्नु सक्यो भने चाहिँ धेरै राम्रो हुन्छ किनभने अब त्यति बेला दुई महिनाहरूमा त्यो तिन किलोहरू भएको हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ अब बस्तीको कुखुरामा चाहिँ फाइदा छ बस्ती कुखुरा लोकल कुखुरा बेच्नु पनि फाइदा छ पाल्नु पनि होइन तर अब मेहनत त लाग्छ होइन मैला गर्छ त्यसले होइन मान्छे राख्नु पर्छ मेहनत त लाग्छ होइन तर पनि अब राम्रो हुन्छ पोल्ट्रीको फार्म पनि ठुलो खोलेर अब राम्रो बिजिनेस चलाउनु सक्यो भने डेली अन्त कोइलर पनि पालेको मैले होइन कोइलरले चाहिँ तर त्यसले चाहिँ बच्चा चाहिँ निकाल्दैन रहेछ कोइलरले चाहिँ अब ट्राइको लागि पालेको थिएँ कस्तो हुन्छ भनेर कोइलरले चाहिँ अब जस्तो अब अन्डा पाल्नु सुरु गरे पछि त्यसले चाहिँ अन्डा पार्नु सुरु गरे पछि धेरै धेरै के भन्छ धेरै लामोसम्म पार्छ त्यसले चाहिँ अन्डा होइन तर अन्डा चाहिँ कसरी पार्छ भन्दा त्यसले चाहिँ बिहान अब मतलब अब आज बिहान पालेर भोलि बेलुका त्यस्तो प्रकारले पार्दा पार्दो रहेछ अन्डा चाहिँ होइन भएन देसी कुखुराे एउटा टाइममा पार्छ जस्तो दुई बजी पार्नु बसेको छ भने सधैँ दुई बजी नै पार्छ कि त दुई तिन बजीभित्रमा पार्छ होइन तर कोइलरले चाहिँ अब कोही बेला राति पनि पार्छ अन्डा कोही बेला दिउँसो पनि पार्छ अन्डा होइन त्यस्तो हुँदो रहेछ कोइलरको पनि तर अन्डा चाहिँ अलिक राम्रो दाममा बिक्री हुन्छ जस्तो पोल्ट्रीको अन्डा भन्दा चाहिँ राम्रो दाममा बिक्री हुन्छ होइन अन्त मैले ट्राइको लागि बट्टाइ पनि पालेको थिएँ होइन बट्टाइले चाहिँ अब बट्टाइको चाहिँ अब सुप खानु धेरै राम्रो हरे बिमारीहरूको लागि भनेर भन्छ भनेर चाहिँ मैले बट्टाइ पालेको थिएँ तर बट्टाइ चाहिँ त्यस्तो बिजनेस प्रपोजलमा होइन बट्टाइ चाहिँ घरको लागि पालेको होइन अन्तखेरि मैले बट्टाइ पाल्दा पनि अब फाइदा देखेँ अब सानो अब मतलब त्यो पनि महँगो छ दुइवटाको तिन सय रुप्पे जोडीमा लिएर पालेको थिएँ मैले छवटा लिएर पालेको थिएँ अन्त त्यो चाहिँ के भयो भन्दाखेरि अब घरमा काटेर खायौँ त्यो चाहिँ होइन बेच्यौँ न त्यो चाहिँ त्यो पनि अब त्यो बट्टाइ पनि अब ठुलो तादातमा पाल्यौँ भने त पुरा राम्रो बिक्री छ त्यसको पनि पुरा डिमान्ड छ त्यसको अन्डा पनि बिक्री हुन्छ होइन दाम राम्रो दाममा बिक्री हुन्छ अन्डा कुखुराको भन्दा राम्रो दाममा बिक्री हुन्छ अन्डा तर अब मैले अन्डा चाहिँ बनाइनँ होइन पालेँ अलिक ठुलो बनाएर चाहिँ हामी घरमा अब काटेर खायौँ होइन ब बोजूहरू छ घरमा बुढी मान्छेहरू अब उनीहरूलाई सुप सानो नानी छ होइन उनीहरूको लागि सुप हुन्छ भनेर चाहिँ मैले अब त्यो बट्टाइ चाहिँ पालेको है